म चाहिँ पहिला दुई हजार चौध सालमा चाहिँ एउटा सिक्किमको वेस्ट सिक्किमपट्टि है एउटा स्कुल थियो है त्यो त्यो प्रताप इन्टरनेशनल स्कुल है र त्यहाँनिर चाहिँ म एउटा शिक्षिकाको रूपमा कर्यरत थिएँ र त्यहाँनिर मैले काम गर्दै थिएँ एकदमै मलाई त्यो काम है मेरो त्यो जुन चाहिँ एउटा पेसा थियो एकदमै मलाई मन पनि पर्थ्यो नानीहरूसँग मलाई घुलमिलेर है नानीहरूको नानीहरूलाई माया गर्दै पढाउन एकदमै मलाई मजा लागिरहेको थियो तर पछि त्यो मैले मेरो काममा चाहिँ धे अलिकति भए पनि मलाई के भयो भन्दाखेरि चाहिँ जब मैले मेरो त्यहाँनिर कलिग्जहरूमासित भेट भयो है सबै कलिग्जहरू एक दमै राम्रो एकदमै सबै जना मिलजुल गर्ने थिए तर एकजना कलिग हुनु हुन्थ्यो उहाँको चाहिँ एकदमै रिस रिस पनि एकदमै कडा है र एकदमै बोल्न अगाडि नसोच्ने र घमण्डी पनि थिए तर एउटा आफ्नै सायद है पेसामा उहाँलाई एउटा घमण्ड थियो र उहाँको बोल्ने जुन चाहिँ एउटा भाषाहरू जस्तै नराम्रो हुँदाखेरि मलाई चाहिँ एकदमै उहाँसँग काम गर्न चाहिँ एकदमै मलाई मन पर्दैन थियो है र प्रायः जस्तो उहाँसित जस्तै एउटा सेम क्लासमा है उहाँसित पनि कोही बेला सँगै मिलेर पढाउनु पनि पर्ने यस्तो कतिवटा क्लासेसहरू हुन्थ्यो त्यतिबेला चाहिँ मलाई एकदमै नराम्रो फिल हुन्थ्यो र मेरो मलाई जुन चाहिँ एउटा काम गर्दाखेरि पोजिटिभ है एउटा भाइबको जरूरी हुन्छ त्यो चाहिँ त्यहाँ मैले पाउन सकिरहेको थिइँन र पछि गएर चाहिँ मैले बादमा चाहिँ मैले त्यहाँको प्रिन्सिपल म्यामसँग चाहिँ रिक्वेस्ट गरेर है मैले कतिवटा क्लासहरू चाहिँ उहाँसँग नगरेर अरूसँग मिलाइदिनु भनेर चाहिँ एउटा रिक्वेस्ट है गरेँ उहाँसँग उहाँको समक्ष र उहाँले पनि मेरो रिक्वेस्टलाई चाहिँ एकदम सम्मान गरेर है उहाँले मेरो क्लासहरू चाहिँ अर्कै एकजना म्यामसित है मलाई बनाइदिनु भयो त्यस पश्चायत चाहिँ मलाई एकदमै सजिलो भयो र म खुसीसाथ त्यसको त्यसको बादमा चाहिँ स्कुलमा है एकदमै राम्रोसँगले नानीहरूसँग इन्टर्याक्ट गर्दै मेरो शिक्षण पेसालाई चाहिँ मैले अगाडि बढाउँदै लगेँ र मलाई त्यस पछाडि मलाई एकदमै मेरो शिक्षण क्षेत्रमा मैले नानीहरूलाई नानीहरूलाई पनि कतिको अगाडि बढाउनु पर्ने मेरो राम्रो पोजिटिभ म ह्याप्पी भएर हाेला सायद म खुसी मनभित्र भएर बाहिरबाट पनि म खुसी भएर होला मैले मेरो शिक्षण पेसामा बट द्वारा चाहिँ नानीहरूलाई पढाइद्वा राम्रो पढाइद्वारा है राम्रो शिक्षिका भएर चाहिँ मैले एउटा सायद इकज्यामपल सेट गर्न सकेँँ जस्तो लाग्यो